ए तपाईँ कालिम्पोङ स्ट्यान्डमा हुनुहुन्छ हिजो एकजना भाइले मलाई तपाईँको नम्बर दिएको थियो कि अनि तपाईँ त्यही त यसो डेलो जानु पर्ने थियो कि तपाईँ जानु सक्नुहुन्छ हजुर डेलो अनि त्यही त म त कालिम्पोङको त्यति थाहा छैन म त अब यहाँनिर अहिले चित्रेमाथि आइपुगेँ कि अनि स्ट्यान्डमा त्यही त मलाई एकजनाले तपाईँको नम्बर अनि तपाईँको नाम दिनु भएको थियो कि अनि एकैछिनमा म आइपुग्छु होला कि त्यहाँदेखि म डेलो पनि जानेछु अनि दुर्पिन पनि जाउँ भनेको कि हजुर हजुर

हजुर हजुर हजुर हजुर म र वाइफ हामी दुईजना छौँ कि अनि हामी माथि डेलो आइपुग्नुको लागि तपाईँको त्यहाँनिर एकैछिन हामी स्ट्यान्डमा आइपुग्छौँ त्यहाँदेखि तपाईँलाई म कल गर्छु कि यो नम्बरमा अनि तपाईँले यसो माथिनिर लिएर जनुहोस् अनि त्यतातिर लन्चहरू गर्नु मिल्छ होला है हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर त्यता हजुर त्यता वरी वरिपरि त्यो एटिएम उयो छ होला हजुर हजुर हजुर हजुर हजुर हजुर अनि डेलोमा नि तपाईँको घोडाहरू पनि राइड गर्नु सकिन्छ भनेर सुनेको थिएँ कि त्यो कतिको के हो मलाई त्यस्तो आइडिया छैन कि हजुर हजुर हजुर हजुर हजुर अनि हामी त्यही त डेलो एक घन्टा जस्तो चाहिँ हामी त्यहाँ भुलेर अनि त्यहाँदेखि चाहिँ दुर्पिन हामी जाने सल्लाह गरेका छौँ कि अनि यता डेलोदेखि लिएर दुर्पिनसम्म जानु कति टाइम लाग्छ होला हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर डेलोमा चाहिँ अलिक खेल्ने लायकको चाहिँ केहरू छ होला हौ यसो तपाईँलाई सोधेको नि

ए हजुर हजुर हजुर हजुर हजुर अनि दुर्पिनमा हजुर हजुर हजुर हजुर हजुर हजुर

हजुर हजुर तर तपाईँको आज नै त तपाईँको जानु हामीलाई मुस्किल नै त पर्छ होला होइन मिल्दैन होला जानु हजुर हजुर हजुर हजुर

हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ अनि तपाईँको जुन चाहिँ हामी माथिनिर गुम्बा पनि त्यहाँनिर जुन चाहिँ देखिन्छ भन्ने कुरा सुनेको थिएँ कि दुर्पिन आउँदा अनि गुम्बामा पनि अलिकति त्यहाँ भित्रनिर गएर यसो दर्शनहरू गर्ने हाम्रो सोच छ हो अनि एकैछिन गुम्बामा पनि टाइम लिने हामी छौँ कि अन्त नि ए हजुर हजुर गुम्बामा है अनि त्यो सकिसकेपछि चाहिँ हामीले लन्च गरेर कालिम्पोङको नजिक नजिकको कतिवटा भ्यू पोइन्टहरू जानु सकिन्छ नि है

एकैछिन ल तपाईँलाई एउटा सोधौँ भनेको थिएँ कि मर्गेन हाउस भन्ने चाहिँ कतानिर पर्छ होला ए हामी जुन चाहिँ दुर्पिन जाँदाखेरि भेट्न सकिन्छ मर्गेन हाउस हजुर हजुर ए हुन्छ हुन्छ त्यहाँ पनि एकदमै म जाने इच्छा गरिरहे रहेको छु कि अन्त नि हुन्छ हुन्छ हुन्छ हवस् हुन्छ हवस् हुन्छ थ्याङ्क यू